हेलो बहिनी भरे मेरोमा सानसानो प्रोग्राम छ पार्टीको उयो प्रोग्राम छ कि अनि अनि मलाई सब्जीहरू चाहिएको छ कस्तो कस्तो सब्जी छ तिम्रोमा हुन्छ अँ अँ हजुर अनि सिमीहरू छ सिमी लामो खालको बोडी सिमी छ मलाई सिमी पाँच केजी अनि करेला तिन केजी इस्कुस पाँच केजी उयो तौली दिइराख्नुहोस् न ल भरे म भरे गाडी म उयो नम्बर दिन्छु कि गाडीमा हालेर पठाइदिनुहोस् न ल अनि खोर्सानी पनि चाहिएको छ हौ साँची खोर्सानी मुली पनि पठाइदिनुहोस् न ल खोर्सानी हजुर डल्ले खोर्सानी डल्ले खोर्सानी एक केजी अनि मुली मुली अचारको लागि तिन केजी अनि अनि लाम्चे खोर्सानी सब्जीमा हाल्ने खुर्सानी पनि छ होला नि अँ ए हजुर मलाई तिनीहरू पनि तौलिएर पठाइदिन सक्नुहुन्छ हजुर हन्छ हुन्छ लाम्चे खोर्सानी आधा केजी अनि मुली तिन केजी हो पठाइदिनुहोस् न ल हुन्छ त्यति नै बेलुका हजुर बेलुकी चार बजी हुन्छ त्यति भन्नलाई हजुर हुन्छ हुन्छ हजुर हजुर हजुर त्यति नै धनिया पनि पर्छ छ भने तिन बिटाजस्तो पठाइ दिनुहोस् न ल अलिक सुपमा पनि हाल्नु पर्छ हुन्छ अँ हुन्छ चार केजी